अहिलेको यो एक्काइसौँ शताब्दीमा हामीहरूले इनारबाट पानी निकाल्नु पहिलाको जस्तो सिधै डोरी लगाएर बाल्टी झुन्ड्याएर पानी तान्ने त्यस्तो दुःख गर्नु पर्ने समय छैन अहिले सारा भारतका सारा गाउँहरूमा विद्युतीय जडान गरिसकेको छन् र हामी कुनै पनि मोटर कुनै पनि मिन इनारबाट पानी निकाल्नुका लागि मोटर प्रयोग गर् गर्न सकिन्छ र मोटरद्वारा हामीहरूले इनारबाट सिधै आफ्नो घरको ट्याङ्कीमा पानी हाल्न सकिन्छ